गाई गाईको गोबरले अब घरद्वारहरू लिप्नुको कारण चाहिँ अब पहिल्यैदेखिको अब यसो अहिले त सिमेन्टहरू आएको छ यति बेलाको जमानामा थिएन मैले त पहिल्यैदेखिको गोबरले लिप्दै आएको छ त्यही पनि देखिन्छ अब धुलोहरू पनि मर्छ मजाले लिपेको छ भने सनक्कै पनि देख्छ घरहरू साफ सुग्घरहरू हुन्छ झिँगाहरू आउँदैन एउटा त झिँगाहरू आउँदैन मच्छरहरू आउँदैन त्यसले लिपेकोले म पहिल्यैदेखिको मैले त यसरी नै गाईले गाईले गाईको गोबरले यसरी लिप्दै गरेर लिप्दै गरेर आएको हो अहिले पनि म त यसरी नै लिप्छु सफा राख्नुको लागि एउटा सफा पनि देखिन्छ चिटिक्कै देखिन्छ गोबरले मजाले लिप्यो भने अन्त अब त्यहाँबाट त्यो मच्छरहरू अब यसमा मजा कस्तो आउँछ उयसमा त्यसरी त्यसले मच्छरहरूलाई पनि आउँदैन झिँगाहरू आउँदैन अब त्यसकै कारणले चाहिँ अब म चाहिँ अब त्यसले नै अब उयोहरू भन्दाखेरि चाहिँ अरूहरू उयसले गर्दाखेरि चाहिँ अब उयोहरू भन्दाखेरि चाहिँ मलाई चाहिँ गाईको गोबरले लिपेको चाहिँ अलिक भए पनि मन पर्छ सफाहरू पनि लाग्छ